ए म म तपाईँ उयो है के भन्छ त्यो के सामान बनाउने है यता उडको काम गर्ने हजुर है मलाई एउटा उयो चाहियो हो ड्रेसिङ चाहियो हजुर कति पर्छ होला ए डिजाइन म पठाइदिन्छु नि त ल तपाईँलाई डिजाइन ए डिजाइन अन्त नि मलाई त्यो ड्रेसिङको माथिको चाहिँ नि यस्तो चार फिट जतिको होस् ल अलिक हेर्दा चाहिँ ओल्ड मोडल नै होस् मलाई चाहिँ ओल्ड मोडल नै चाहिएको थियो कि पहिला ओल्ड मोडल होस् अन्त

ए हुन्छ हुन्छ अन्त प्राइस चाहिँ

ए तपाईँ हेरेर गरिदिनु न ए ए हुन्छ ए ए हुन्छ हुन्छ हुन्छ अन्त अलिकति मिलाइदिनु होस् न हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु हुन्छ थ्याङ्क यु